हामीहरू विभिन्न ठाउँहरूमा गएर कार्यहरू गर्नु पर्दाखेरि कोही बेला हुन्छ जस जसमा चाहिँ हामीले चाहिँ आफ्नो मन नमिल्ने व्यक्तिहरूसित पनि काम गर्न पर्छ र यो कार्यहरू गर्न चाहिँ आफ्नो मन नमिल्ने साथीहरूसित गर्नु पऱ्यो भने चाहिँ धेरै गाह्रो पर्छ भनेर मैले बुजेँ है किनभने हामीले काम गर्दाखेरि हाम्रो मन मिल्दैन सल्लाह मिल्दैन र मैले सोचेको कामहरूमा अर्को व्यक्तिको सल्लाह मिल्दैन र यस्तो हुँदाखेरि चाहिँ यस्तो यस्तो समयमा चाहिँ हामीलाई धेरै साह्रो पर्छ र यसको समाधान के हो भने चाहिँ हामीले आफ्नो सोचाइ जो व्यक्तिसित मिल्छ उनीहरूलाई खोजेर हामीले गर्नु पर्छ किनभने गाह्रो त हामीलाई परिरहेको हुन्छ है र आफ्नो समाधान यसरी नै निकाल्नु छ भने चाहिँ हामीले चाहिँ आफ्नो मन मिल्ने व्यक्तिहरू खोज्नु पर्ने छ र आफ्नो सल्लाहरू उनीसँग यदि मिलिरहेको छ भने चाहिँ उनीहरूसितै मिलेर काम गऱ्यो भने चाहिँ हामीलाई नै सजिलो पर्ने छ